र पुरानो गीत चाहिँ एकदमै शब्ददेखि लिएर सङ्गीत धुनदेखि लिएर एकदमै राम्रो हुन्छ अहिलेको गीतहरू त बेसी मात्रामा अब त्यो ऱ्याप सङ भएकोले गर्दाखेरि त्यो ऱ्याप सङले गर्दा चाहिँ नि हाम्रो नानीहरू पनि अब बिग्रिँदैमा गइरहेको छ जस्तो लाग्छ मलाई चाहिँ त्यो जुन चाहिँ गीतमा चाहिँ जुन चाहिँ नबोल्ने शब्दहरू नि बोलिरहेको छ त्यो शब्दले चाहिँ अब आफ्नो नानीहरूलाई पनि अब इफेक्ट प्रभाव पारिरहेको छ त्यो ऱ्याप गीतले गर्दाखेरि चाहिँ मलाई अब ठिक लाग्दैन मेरो व्यक्तिगत विचारमा तर म चाहिँ अब पुरानो गीतै एकदमै साह्रै मनपर्छ पुरानो गीतमा एकदम शब्द राम्रो हुन्छ धुन राम्रो हुन्छ त्यही कारण त पुरानो गीतहरू पनि अहिले रिमिक्स भएर किन आइरहेेको छ भन्दाखेरि चाहिँ त्यो गीत चाहिँ अब राम्रो छ नि त राम्रो भएकोले गर्दाखेरि चाहिँ रिमिक्स भएर अहिले पनि उत्तिकै चलिरहेको छ जत्ति पहिला चल्दैथ्यो अहिले पनि त्यसलाई अब थै थै थाप सुनमा सुगन्ध भनेको जस्तो पारेर अझै मज्जाले बनाएर गीत गाइरहेको छ के अब त्यो गीत पुरानो गीत चाहिँ अहिले गाउनुको मतलब चाहिँ त्यो कहिले पनि नबिर्सिने अब छाप बसेको छ नि त मान्छेको मन मस्तिष्कमा त्यही कारण चाहिँ पुरानो गीतै अब साह्रै राम्रो लाग्छ यो नयाँ गीत चाहिँ मलाई अहिले साह्रै ठिक लाग्दैन